अनि हेलो बुद्ध दादा म तपाईँको ठुलो फ्यान हो होइन मलाई तपाईँको डान्स धेरै मनपर्छ अनि मलाई पनि डान्सहरू गर्नु एकदमै राम्रो लाग्छ अनि कस्तो अब डान्सहरू गर्नु यसो अलिक तपाईँले अलिक टिप्सहरू दिनु हजुर हो नि एकदम फलो गरिरहेको हुन्छु तपाईँलाई हजुर हजुर ओके हजुर

हजुर हजुर हजुर हजुर बुद्धिस्ट हो हुन्छ थ्याङ्क्यु तपाईँले यति मलाई बताइदिनु भयो अनि म तपाईँले भनेको सबै कुरो नै फलो गर्छु हुन्छ ए हुन्छ हुन्छ हुन्छ हजुर